मनोरञ्जनको निम्ति त अब साथीहरूसँग भनौँ है या परिवारसँग अब सबभन्दा पहिलो त अब चलचित्रहरू हेर्न फिल्म मुभी त्यो कुराहरू हेर्नु अब थाकेको ओरेको मज्जाले बसेर केही कुरा गर्नु पर्दैन रिल्याक्स पोजिसनमा अब के गरेर हुन्छ मज्जाले हेर्नु भइहाल्छ सकेसम्म अलिकति कमेडीहरू के हुन्छ आफूलाई अलिकति खुसी पुग्ने इन्टर्टेन हुने र त्यसरी नै आराम गर्ने मौका पनि पाउँछ आफूले इन्टर्टेनमेन हुने पनि दुई अढाई घन्टा तिन घन्टा कति हुन्छ बसेरै या त्योबाहेक अब कुनै टाइम कुनै नाइट सोतिर या केहीतिर गीत सीत यसो नाचगान के हुन्छ बाजासाजा बजाएको एरियातिर त्यस्तो जग्गाहरूतिर नाँचेको गाएको हेर्नु है कि त त्यो पनि इन्टर्टेनमेन हुन्छ अनि भएन भनेदेखि केही अब साथीहरूसँग परिवारसँग त्यस्तो कुरा हुन्न साथीहरूसँग छ भनेदेखि अब अलिकति केइ गेम खेलेर हुन्छ कि अब अलिकति बसेर खेल्नु सक्ने इन्डोर गेम है घरभित्र खेल्नु सक्ने गेमहरू के हुन्छ त्यो कुराहरू खेलेर पनि तपाईँको मनोरञ्जन गर्न सकिन्छ बसेर खेल्ने अन्ताक्षरी सन्ताक्षरी खेलेर हुन्छ त्रुत एन्ड डेरहरू अब के गेरर हुन्छ साथीहरूसँग अनि तपाईँको त्यतिकै केही नै भएन भनेदेखि अब मनोरञ्जनको निम्ति बसेर कुरै गर्दा पनि भइहाल्छ के गरेर हुन्छ अन्त अब ती कुराहरू भएन भनेदेखि अब कहीँ यसो बाहिरतिर निक्लेर कतै बसेर खोलाको बगरतिर पिक्निक सिक्निक गएर त्यसरी पनि मनोरञ्जन गर्ने मौकै हो अब सबैसँग गएर के गरेर हुन्छ सँगै टाइम स्पेन्ड गरेर यसो आफैहरू पनि अब अरूले नाचेको गाएको नहेरेर आफै पनि अलिकति नाच्ने गाउने जतिसम्म अब गाउनु आए पनि नआए पनि नाच्नु आए पनि नआए पनि आफैले नाच्ने गाउने अलिकति त्यसो गर्दा पनि भइहाल्छ